हेलो ब्लाइन्ड डेट रेस्टुरेन्टबाट बोल्नु भएको ए मैले तपाईँकोबाट यो पाँचवटा जस्तो सामान मगाएको थिएँ कि मोमो थुक्पा फाले र चिकन ललिपप मगाएको थिएँ हो तर यो अलिक गल्तीले यहाँनिर दुइटा एक्सट्रा सामान आइपुगेछ यो साफाले र मैले यो भेज मोमो चाहिँ मगाएको थिइनँ अनि प्लिज है यो रिटर्न गरिदिनुहोस् न मलाई यो अहिले यसको जरुरत छैन